हेलो गणेश दाजु तपाईँहरूको को म हौ तुलसी बैनी बोलेको कि तपाईँहरूको को छ हस्पिटलमा होइन हौ मेरो पनि बिमारी हस्पिटलमा उताबाट मेरो माइतपट्टिबाट बिमारी ल्याएको थियो कि अन्त म हस्पिटल गएको थिएँ तपाईँलाई मैले पिलिक्कै देखेको थिएँ त हस्पिटलमा हो अन्त गाउँको मान्छे को बिमारी रहेछ भनेर चाहिँ फोन गरेको नि सोध्नुलाई ए कुन चाहिँ फिमेल वार्डमा छ ए मेरो चाहिँ यता म्याटर्निटीमा छ हौ मेरो भाउजू चाहिँ नानी हुने कि अन्त ल्याएर आएको त्यही त हौ हाम्रोपट्टि पनि त्यस्तै छ दाजु घरिघरि त्यो भाउजुलाई पेन हुन्छ डक्टर आएर अब सिजर पनि गरिदिँदैन हो डेट गइसक्यो दुई तिन दिन भइसक्यो अन्त टेन्सन भइरहेको छ नि हजुर अँ डक्टरै आउँदैन रहेछ हाम्रो त त्यही त भाउजूलाई अल्ट्रासाउन्ड गर्नु भनेर भनेको थियो कि अन्त यहाँ हस्पिटलमा अल्ट्रासाउन्ट गराउनु भनेर गएको त मसिन पो बिग्रिएको अरे हेर्नु न पन्ध्र दिन भइसक्यो अरे फेरि हजुर भन्नु न

यित्रु यित्रु दबाई पनि किन्नु लगाउँदोरहेछ है अँ रहेछ नि हो म त हत्तु भइसकेँ डेली हस्पिटल जानु आउनु खाना बोक्नु बिमारी स्याहार्नु हो अन्त तपाईँलाई पनि देखेको थिएँ र नि को बिमारी रहेछ दाजुको भनेर चाहिँ फोन गरेको अन्त लाने बडीलाई चाहिँ सिलगढी ए हुन्छ हुन्छ म अहिले भरे हस्पिटल आउँदाखेरि निस्किन्छु ल बडीलाई हेर्नु हुन्छ राखेँ है दाजु